पश्चिम बङ्गालमा नाटकहरू अब उयोहरू प्रोग्रामहरू हेर्ने धेरैवटा छ अहिले पहिला जस्तो रेडियो मात्रै सुनेर हामी बस्थ्यौँ उहिले उहिले पहिलाको मान्छेहरू अहिले त धेरै सब कुराहरू छ मोबाइल छ टिभी छ धेरै कुराबाट हामी गीत सुन्नुसक्छौँ टिभी हेर्नुपाउँछौँ मनोरञ्जनहरू हुन्छ हाम्रो पिक्चरहरू हेर्नुपाउँछौँ पहिला जस्तो अहिले छैन प उहिले त अब रेडियो सुनेर बस्थ्यौँ कहाँ कहाँ पिक्चर हेर्नु टाढा टाढा जान्थ्यौँ अहिले त्यो सबै काहीँ जानुपर्दैन हामी घरैमाबाट टिभीहरू पनि हेरेर सबै कुरो बुझ्छौँ जान्दछौँ थुप्रै कुरोको मनोरन्जन हामीलाई अहिले छ हामीलाई त्यस्तो टाढा जानुपर्दैन हलहरू पनि पिक्चरै हेर्नु पनि हलहरू थुप्रो जग्गा छ जानसक्छौँ त्यो बाहिर जानु पनि पर्दैन अहिले मोबाइलबाट टिभीबाट पनि हामी सबै कुरो बुझ्नुसक्छौँ समाचारहरू पिक्चरहरू हेर्नुसक्छौँ मनोरन्जनहरू गीतहरू सुन्नु पनि सक्छौँ सबै कुरो हामीलाई राम्रो छ अहिले केही असुविस्ता छैन मनोरञ्जनको लागि हामीलाई राम्रो छ